र मलाई लाग्छ कि धार्मिक स्थितिमा हेर्दाखेरि चाहिँ मलाई पुरानै मान्छे पुरानै मान्छेहरू नै धार्मिक स्थितिमा राम्रो थियो र अहिलेको हेर्नुपर्दा चाहिँ अब पुरानो र अहिलेको त धेरै नै फरक छ र मलाई पुरानो नै धार्मिक स्थिति राम्रो लाग्थ्यो